हेलो अँ अँ अँ ल ल जुन खेतीको सोधे पनि हुन्छ

धान असार महिनामा रोप्छ धानलाई धानलाई पानी पुरा चाहिन्छ हेर्नुपर्छ त्यो समय समयमा त्यो धानलाई पानीले खाएको हुन्छ कोही बेला घेरेको हुन्छ त्यति बेला पानी काटिदिनु पर्छ अनि फेरि बादमा अब पानी छोडिरहनु छोड्नु साह्रै हुँदैन त्यो पानीले खाएको हुन्छ अन्त पछि भएपछि त्यो जब रा रोपेर त्यो धानको गाभाहरू फेरिन्छ हरियो हुन्छ त्यति बेला चाहिँ पानी लगाइरहनु पर्छ त्यति बेला चाहिँ याद गरिरहनु पर्छ फेरि कस्तो भने पानीले खाँदैछ कि के गर्दैछ कि हेर्नुपर्छ कोही स सेते लाग्छ कोही कस्तो हुन्छ त्यसै जान्छ त्यो याद गर्नुपर्छ पानीले खाएको छैन भने पानी दिइरहनु पर्छ मङ्सिरमा छ महिना ए तिन महिना असार साउन भदौ असोज कात्तिक तिन महिना हो अँ

कोदो कोदो रोप्छ साउन महिनामा चा चाहिँदैन पानी एकदम त्यसलाई राम्रोसँगले बिउ राखेर उ गरेर जब त्यो उम्रिन्छ राम्रो बिउ आउँछ त्यसलाई अन्त उखालेर राम्रो खनजेत गरेर त्यसमा लगेर रोप्नुपर्छ पर्दैन एकदम पर्दैन चाहिँदैन चाहिँदैन चाहिँदैन जति आकाशले जति आकाशको पानीले त्यतिले नै उसलाई निर्भर हुन्छ अँ ल ल ल ल ल